हेलो भाइ उज्ज्वल रेस्टुरेन्टबाट बोल्नु भएको हो मैले खाना अर्डर गरेको थिएँ नि यो खाना चाहिँ मैले सब्जी खोलेर हेर्दा चाहिँ एकदमै मसलादार खाना रहेछ मैले यो यस्तो मसलादार खाना मगाएको थिइनँ हो मैले सादा खाना मगाएको थिएँ मसलै मसला भएको रहेछ अन्त फेरि एकदमै गनाउँदैछ यो उयो के रे सब्जी पनि हो अन्त यो कसरी खानु यो चाहिँ म फर्काउनु चाहन्छु हो अन्त मलाई चाहिँ अर्कै खाना अर्कै खालको खाना तपाईँहरूले पठाइदिनुहोस् यो चाहिँ फर्काइदिन्छु म चाहिँ सादा खाना दिनुहोस् म यस्तो खाना खाँदिनँ पनि मसला खालको खाना तपाईँहरूले कस्तो खालको खाना पठाइदिनु भयो मलाई बासी बासी खालको रहेछ फेरि यसरी हेर्दा पनि हो मैले त एकदमै सादा मसलाहरू नहालेको भनेर भनेको कस्तो उल्टा पठाइदिनु भा भएछ तपाईँहरूले मलाई चाहिँ अर्कै खालको खाना पठाइदिनुहोस् ल म चाहिँ यो फर्काउन चाहन्छु अब यो राख्नु सक्दिनँ पनि किनभने म खाँदिनँ पनि यस्तो गनाउँदैछ पनि हो अन्त तपाईँले चाहिँ अर्कै खाना मलाई पठाइदिनुहोस् न ल यो म फर्काउँछु